विशेष खेलकुदबारे म के भन्न चाहन्छु भने अब म आफू त अब कुनै प्रकारको अब ठुलो अब राम्रो जान्ने एउटा अनुभवी खेलाडी आबो पनि होइन होइन खेल खेल खेल्ने व्यक्ति पनि होइन र विशेष गरेर अब गाउँमा के छ भने अब इच्छुक अब खेलमा अब खेलकुदमा अब इच्छा गर्ने भाइ बहिनीहरू छन् होइन अब उहाँहरूले चाहिँ अब धेरै इच्छाहरू गर्छन् खेल्ने र खेल्दाखेरि अब कस्तो प्रकारले खेल्नुपर्छ कुन हिसाबले खेल्नुपर्छ त्यसलाई सहीसँगले एउटा मार्गनिर्देश दिने अब कोही पनि यहाँनिर अहिलेसम्म जन्मेको छैन जो हामी खेल्यौँ जबर्जस्ती प्रकारले खेल्दै आयौँ आजभन्दा अगाडिका बितेर गएका हाम्रो अब पुर्खाहरू पनि त्यसरी नै गर्दै आएको र जुन अगाडि हामीभन्दा अगाडिको अब दाजुहरू भयो आफ्नो अब काका बडाबाउहरूले नि यसरी नै खेल्दै आए र हामीले पनि त्यसरी अब एउटा जबर्जस्ती प्रकारले खेल्दै आएको र अहिले जुन प्रकारले हाम्रो गाउँको भाइ बहिनीहरू जुन खेलकुदप्रति जुन जागरुक छ जुन प्रकारको अब इच्छुक भएर खेलिरहेको छ तर उहाँहरू एउटा मुर्खसँगले जबर्जस्तीसँगले मात्रै अब खेलिरहेको छ होइन उहाँहरूलाई को निम्ति चाहिँ अब सही एउटा तालिम दिने व्यक्ति यहाँ भइदिए भने धेरै असल हो धेरै राम्रो हो खेलकुद अब भलिबल भयो फुटबलबारे अब यहाँ कुनै पनि प्रकारले कुनै पनि कोणबाट कुनै पनि एङ्गलबाट चाहिँ यहाँनिर तालिम दिने व्यक्ति एउटा भइदिए भने चाहिँ सायद सायदै गाउँको भाइ बहिनीहरूले एउटा अहिले प्र जुन प्रकारले इच्छा गरेर खेल्दैछ त्यो इच्छा मुताबिक उहाँहरूले राम्रो एउटा खेल प्रस्तुत गर्नुसक्छ जस्तो लाग्छ मलाई